अब हाम्रो गाउँको भाइहरूले बस्ती बस्तीको भाइहरूले मगनी गरेर बिहे ग गर्छ भन्ने त छैन उनीहरू लभ भयो भने आफै ल्याएर गर्नु सक्छ